विशेष हाम्रो कालिम्पोङमा धेरै राजनीति पार्टीहरू पनि छन् एउ हामी एउटै नेपाली भएर हरेकवटा पार्टीमा हामीहरू संलग्न छौँ यो चाहिँ समयको परिवेशले गर्दा हो समयको परिवेशले गर्दाखेरि मान्छेलाई घरि एउटा पार्टीमा जान्छ घरि अर्को पार्टीमा जान्छ अर्को पार्टीमा जान्छ एकमुस्ट भएर कुनै पार्टीमा लागेर कसैले यहाँ सफल कार्य गरेका छैन कस्तो के गर्छु के दिन्छु के गर् बनाइदिन्छु भन्नेहरूले अहिलेसम्म केही गर्देको छैन कालिम्पोङको सामाजिक हाम्रो सामाजिक संस्थाहरू चाहिँ एकदम ठिक छ संस्थाहरू चाहिँ एकदम राम्रो काम गर् जस्तो प्रतेक हाम्रो उयो पहिलो वैशाखहरू मनाउँछन् राम्रोसँगले हाम्रो नेपालीहरूले एकजुट एकजुट भएर अरू संस्थाहरू पनि छ धेरैवटा ती संस्थाहरूले पनि आफ्नो आफ्नो धर्म अनुसार सबेको आफ्नो आफ्नो आफ्नो आफ्नो देन दिएर सबै सफल तुल्याएको देखिन्छ